ब्याङ्कबाट ऋण लिँदाखेरि ब्याङ्कको ऋणहरू हामीले समयमा नै हामीले बुझाउनु पर्दछ अनि ब्याङ्कको ऋण ठिक समयमा बुझाएन भनेदेखि भएको एकाउन्टको पैसाहरू पनि काटिने गर्दछ र उनीहरू घरमै पनि लिनु आउँदछ र यस कारण मैले पनि धेरै वर्षअगाडि मैले पनि लिएको थिएँ घर बनाउँदाखेरि अनि एकदमै उहाँहरू चाहिँ एकदम टाइम मुताबिकमै आउँछ र पैसा लिएर उनीहरू जान्छ र टाइममा पैसा बुझाएन भनेदेखि उनीहरूले जबर्जस्ती गर्छ र यस कारण म त्यो अबदेखिको म त्यो ऋण लिने छुइनँ अनि बरू गाईबाख्राहरू पालेर म त्यसको बढोत्तरी गरेर बरू पैसा कमाएर म आफ्नो घरहरू बनाउने गर्छु तर म कहिले पनि ऋण त्यो ब्याङ्कको ऋणहरू कहिले पनि लिने छुइनँ किन भन्दाखेरि ब्याङ्कले समय अनुसार नै उनीहरूले लिँदछ एकदमै उनीहरू कठोर हुँदछ र यस कारण म ब्याङ्कबाट कहिले पनि ऋण लिनु चाहन्न